हेलो ए तपाईँ आठ माइलको मटन चिकन दोकानको ओनर बोल्दै हुनुहुन्छ ए म तल चिउरीबोटेबाट गर्दैछु कि अन्त मलाई अलिकति मटन चाहिएको थियो हौ पर्सि उयसको लागि पन्ध्र किलो जस्तो कि तपाईँको बार पर्छ मङ्गलबार हजुर मलाई फिप्टिन केजी चाहिएको छ हौ तपाईँले दिनु सक्नुहुन्छ बिहान तपाईँको हुन्छ नाइन थर्टी टेनतिर दिँदा हुन्छ नाइन थर्टी टेनतिर साडे नौ दस बजीभित्रमा तपाईँले रेडी गरिदिनु भयो भने नि म मेरो भाइलाई पठाउँछु नि माइला भाइलाई अन्त हजुर त्यही त गाउँमा बिहा छ कि त्यसले गर्दा राम्रो पाउँछ होला नि है त्यहाँ फ्रेसै पाउँछ है ए तपाईँकोमा कर्चिमर्ची पनि हुन्छ होला त्यो अलिकिति ब्लडसँगै चाहिएको थियो हौ कर्चिमर्ची चाहिँ के भाउ छ हौ अहिले चार सौ रुपियाँ केजी ए छ किलो जस्तो हुन्छ होला है त्यो टाइममा कति मिलाइदिनु सक्नुहुन्छ ए मलाई त्यो ब्लडसँग गरिदिनुहोस् न ल म तपाईँलाई गु ए हजुर म तपाईँलाई गुगल पे गरिदिन्छु नि ल एमाउन्ट भयो भने म ट्राइ गर्छु सकिनँ भने तै तपाईँको म यही नम्बरमै गुगल पे गरिदिन्छु नि ए हजुर ए अन्त उयो तपाईँकोमा चिकन पनि पाउँछ ए बस्तीको कुखुरा पनि राख्नुहुन्छ कि ब्रोयलर मात्रै राख्नुहुन्छ ए ब्रोयलर चाहिँ अहिले के रेट छ होला है ए टु फिप्टी है मतलब तपाईँको फ्रेसै जुन दिन ल्याउनु भयो त्यही दिनकै हुन्छ ए जुन दिन ल्याउनु भयो त्यही दिनकै हुन्छ मतलब बासी त हुँदैन नि फ्रेसै हुन्छ नि है ए हजुर त्यही त बिहाको लागि ए हजुर त्यही त बिहाको लागि चाहिएको थियो कि अरू दिन पनि तपाईँकोमा बिहानै हुन्छ मिटहरू त्यहाँ कन्टिन्यु नै जस्तो पाउँछ कि ए हुन्छ म मङ्गलबार तपाईँलाई फेरि उयो गर्छु नि ल सम्झाउँछु नि ल तपाईँलाई म भोलि बेलुका एक खेप यसो रिमाइन्ड गराइ गराउँछु नि हुन्छ थ्याङ्क्यु